अब जस्तै हाम्रो अब गाउँ गाउँघरतिर है थुप्रै विषालु किराहरू किरा फटेङ्ग्राहरू हुन्छ जसले चाहिँ अब टोक्छ अनि साँपहरू निक्लिन्छ है साँपहरूको चाहिँ हाम्रो गाउँ घरमा त दवाई उयो हुँदैन त्यसै कारण हस्पिटल नै लानुपर्छ र बिच्छी अब जस्तै बिच्छी बारुलो हो यस्तोहरूले चिलेकोमा चाहिँ हामी अब पुत्काको महहरू लगाउँछौँ है अब त्यो टोकेको ठाउँमा चाहिँ अब निचारेर त्यसको त्यहाँबाट चाहिँ ब्लडहरू अब फ्याँक्छौँ